हाम्रो स्थानहरूमा त त्यति समाचार पत्रहरू छैन तर एक दुइवटा छ त्यसले त त्यत्ति साह्रो उयो त गरेको छैन कतिवटा चिजमा चाहिँ अब चाहिँ ना हाम्रो नानीहरूलाई शिक्षा दिएको छ अब अवेरनेसहरू अवेरनेस केम्पेनहरू गर्छ गरिन्छ कोही बेला जस्तो कि अब कोभिड टाइममा धेरै अवेरनेस केम्पेनहरू हाम्रो लोकल जर्नलिज्म जो लोकल न्युजपेपरले गरेको थियो त्यति बेला चाहिँ अवेरनेस केम्पेनहरू जस गरिन्छ जस्तै कोही बेला अस्ति भर्खर त फ्लडिङको सिच्वेसन भएको थियो त्यति बेला पनि हाम्रो हाम्रो लोकल मुद्दा चाहिँ उठाउँछ हाम्रो पत्रकार वा त कतिवटा शिक्षाहरू पनि जस्तो कि अस्ति हाम्रो इक्जाम बोर्ड इक्जाम भएको थियो हाम्रो नानीहरूको त्यतिमा पनि त्यति बेला पनि हाम्रो पत्रकार युवा त्यति बेला पनि हाम्रो लोकल लोकल उयोहरूले पनि गरेको थियो काम गरेको थियो नानीहरूलाई यस्तै अवेरनेस केम्पेनहरू यता हाम्रो एनजीओहरूले पनि गरेको थियो नानीहरूलाई धेरै नै अब लाभ अब लाभ भनौँ भने केमा त्यसमा अब अवेरनेस केम्पेनहरू गठन गरेको अवेरनेस क्याम्प अवेरनेस क्याम्पहरू चाहिँ गरेको थियो यसमा हाम्रो नानीहरूलाई वा त अब आयो त्यति साह्रो त छैन लगभग अब अलि अलि छ त्यसले चाहिँ अब राम्रै गरेको छ ठिक ठाकै